हेलो

ए अँ तिमी त के अब अहिले त त्यस्तो त्यस्तो राम्रो राम्रो अब पहिला पहिलाको पुरानो कम्पनीहरू पाउँदैन त्यही सामसङहरू नै अब राम्रो हुन्छ अहिले त आमा आमालाई सोधिदिउँ ए आमा दिदीले टिभी ल्याउने अरे अफर लागिरहेको छ अरे बजारमा अन्त त्यो बजार गएको बेलामा ल्याउने अरे अँ ल अरे ल्याउनु अरे ए अँ कति छ अँ आमाले अन्त तपाईँलाई कतिसम्मको ल्याउनु भन्नुभएको थियो अन्त अँ अब ठुलो न ठुलो ल्याउनु पनि उ गर्दैन होला त्यही छत्तिसहरूको ल्याउनु न छत्तिस इन्चहरूको ठिक्कै हुन्छ होला किन भन्नु त हाम्रो वाल पनि ठिक्कैको छ हो बेसी ठुलो पनि राख्नु पनि उयो मिल्दैन त्यहाँ फेरि जग्गा कन्जस्टेड हुन्छ

अँ खिडकी त हुन्छ फेरि त्यो हाम्रो फ्लावर भासहरूले गर्दा त्यहाँ अप्ठ्यारो हुन्छ क्या हौ राख्ने जग्गामा हो छत्तिसहरूको ल्यायो भने ठिक्कै हुन्छ ए ल त्यसो भए म अहिले म एकछिनमा म रेडी भएर बजार आउँ तपाईँ बजारमै बस्दै गर्नुहुन्छ अँ ए हजुर हजुर त्यो ओमकार कि के भन्ने अँ त्यहाँ त पुरा अफर लाग्छ नि पुरा अफर राख्छ नि उनीहरूले अँ ए अँ फोनहरू चाहिँ कुन कुन रहेछ हौ ए अँ अँ अँ अन्त

अँ सामसङकै ल्याउनु न अलिक राम्रो चलेको जस्तो लाग्यो हाम्रो पहिलाको टिभी पनि सामसङ थियो नि थाहा छ तपाईँलाई अँ हुन्छ दी हुन्छ हुन्छ